हाम्रो संस्कृति र ऊ यो चाहिँ अब परम्परा चाहिँ दसैँ तिहार हो दसैँ आउँदा अब हामी सबै खुसी हुन्छौँ नानीहरूदेखिको लिएर सबै अब दसैँमा अब टिका लाउनु जान्छौँ होइन दसैँ अब दसैँमा टिका लाउनु जान्छौँ टिका लाउने इष्टमित्रहरू आउँछ धेरै अब खुसी लाग्छ धेरै इष्टमित्रहरू आउँदा अब दसैँ मान्छौँ हाम्रो उयसमा परम्परामा चाहिँ अब दसैँ तिहार अब यो मान्छौँ होइन अब काली पूजाहरू गर्छौँ भाइहरू आउँछ टिका लाउनु दिदी बहिनीहरू सबै भेला हुन्छ अन्त त्यसै गरी अब टिकाहरू लाउँछौँ धेरै अब खुसी लाग्छ अन्त ऊ यो आउँछ माघे सङ्क्रान्ति आउँछ ऊ यो आउँछ चैते दसैँ आउँछ हाम्रो नेपालीको संस्कृतिमा चाहिँ अब चैते दसैँ माघे सङ्क्रान्ति साउने सङ्क्रान्ति हो यस्तो अब चाडहरू धेरै किसिमको चाडहरू छ त्यो चाडहरूमा अब हामीले चाहिँ मनाउनु पर्छ जाति हिसाबको लिएर मनाउँछौँ हामीले चाहिँ अब आदिवासी बिहारीहरूले चाहिँ मनाउँछ त्यही नै हो अब तिनीहरूको चाहिँ अब छठ पूजाहरू गर्छ अब तिनीहरूले अब ऊ यो होली मनाउँछ छठ पूजाहरू तिनीहरूकोमा अब त्यस्तोमा चाहिँ त्यस्तो हुन्छ हाम्रो नेपालीमा चाहिँ अब धेरै नै अब माघे सङ्क्रान्ति साउने सङ्क्रान्ति के अरे अब काली पूजा दसैँ तिहार अब यस्तोहरू चाहिँ यस्तो चाडहरू हामीले मनाउँछौँ धेरै राम्रो लाग्छ अब नानीहरू पनि खुसी हुन्छ इष्टमित्र आउँदाखेरि धेरै किसिमको अब खुसी लाग्छ त्यसरी हामी मनाउँछौँ धेरै ऊ यो राम्रो लाग्छ अब पूजा ऊ योहरू गर्दाखेरि चाहिँ के अरे चाडहरू मनाउँदाखेरि चाहिँ अब राम्रो लाग्छ धेरै किसिमको इष्टमित्र अब आउने चेलीबेटीहरू सबै आउँछ हामी पनि जान्छौँ दाजुभाइकोमा त्यतिखेर अब टिकाहरू लाउनु है टिकाहरू लाउँछौँ हुनु त अब माघे सङ्क्रान्तिमा भयो आब इष्टमित्र आउँछ ढोग्नुको लागि यहाँ चाहिँ हाम्रो नेपालीको परम्परामा चाहिँ अब चेलीबेटीहरू आउँछ उनाहरूलाई अब ढोगेर टिका लगाएर पैसा दिने यो परम्परा छ हाम्रो चाहिँ त्यसरी आउँछ अन्त त्यहाँदेखिन्को अब नेपालीहरू अब जस्तो अब आदिवासीहरूकोमा चाहिँ त्यस्तो हुँदैन आदिवासी उयसहरूमा चाहिँ अब हुन्छ त्यस्तो ऊ योहरू चाहिँ हुन्छ अब के अरे खालि होली मनाउँछ छठ पूजा मनाउँछ अब तिनीहरूको त्यस्तो खालको हुन्छ अनि त्यसरी चाहिँ अब त्यस्तो मनाउँदा मनाउँदा अब तिनीहरूको अब उनीहरूको आफ्नो रीतिरिवाजमै अब उनीहरू खुसी हुन्छ हामी चाहिँ हाम्रो रीतिरिवाजमै हामी खुसी छौँ धेरै नै अब राम्रो लाग्छ त्यसरी अब मनाउँछौँ यो गरेर अन्त राम्रो लाग्छ धेरै धेरै इष्टमित्रहरू आउँछ सबै नेपाली दाजु भाइ दिदी बहिनीहरू दसैँमा टिका लाउनु जाने तिहारमा अब दाजु भाइ आउने टिका लाउने होइन दिदी बहिनी चेलीबेटीहरू भैलो खेल्ने भैलो खेलेर अब दक्षिणाहरू दिन्छ धेरै आशीर्वादहरू दिन्छ आशीर्वाद दसैँको तिहारको अब भैलिनीको आशीर्वादहरू चाहिँ लाग्छ भन्छ दसैँमा अब टिका लाउनु जाँदाखेरि चाहिँ अब आशिक ठुलो मान्छेको अब आशीर्वादले चाहिँ अब हामीलाई चाहिँ अब राम्रो लाग्छ त्यो आशीर्वादहरू लिँदाखेरि चाहिँ भनेर चाहिँ हामी चाहिँ तिहारमा चाहिँ अब ठुलोबडाको हातको टिका लाउनु जान्छौँ र हाम्रो घरमा पनि हामीभन्दा अब सानो हरू सबैजना टिका लाउनु आउनुहुन्छ राम्रो लाग्छ त्यतिखेर चाहिँ धेरै धेरै किसिमको अब चाडहरू छ नेपालीको हो खुसी लाग्छ तिज आउँछ हँ तिज आउँछ दसैँ तिहार माघे सङ्क्रान्ति साउने सङ्क्रान्ति धेरैवटा चाडहरू चाहिँ हामी मनाउँछौँ